केही महिना अगाडिदेखि हाम्रो कालिम्पोङमा बिहीबार हाम्रो बिहीबार चाहिँ हाम्रो लोकल हाट लाग्ने गर्दछ यस लोकल हाटले गर्दाखेरि हाम्रो गाउँ बस्तीमा हुनु भएको दाजु भाइ दिदी बहिनीहरू जस्ले आफ्नै बारीलाई मेहनत गरेर आफ्नो बारीमा उहाँहरूको नङ खियाएर उहाँहरूले सब्जीहरू साग पातहरू उब्जनी गर्नु हुन्छ उहाँहरूको लागि अहिले यो बिहीबारे हाटले धेरै नै उहाँहरूलाई फाइदा गराइरहेको छ उहाँहरूलाई मात्रै फाइदा नभएर यो बिहीबार लोकल हाटले हामीलाई पनि धेरै नै फाइदा दिइरहेको छ किनभने हामीलाई पनि

त्यस कारणले गर्दाखेरि यो बिहीबारे हाटले हाटमा चाहिँ जतिजनाले पनि बस्ती बस्तीको हाम्रो दाजु भाइ दिदी बहिनीहरू जहाँ जो चाहिँ दुर्गम क्षेत्रबाट हुनुन्छ है उहाँहरूले पानी झरिमा भिझी भिझी घाममा पोली पोली साग सब्जीहरू लगाएर पनि उहाँहरू अहिलेसम्म लस्टमा भए तापनि अहिले यो बिहीबारे हाटले गर्दाखेरि चाहिँ सबैजनाले अब अर्ग्यानिक रुचि मन परउनुहुन्छ त्यसै कारणले गर्दा उहाँहरूले पनि यो बिहीबारे हाटमा चाहिँ धेरै नै उहाँहरूलाई पनि फाइदा भइरहेको छ उहाँहरूले उहाँहरूको पनि मेहनत खेर गएको छैन र उहाँहरूको राम्रोसँगले चलिरहेको छ अहिले यो बिजिनेस र हामीले पनि यसको राम्रोसँगले नै लाभ उठाइरहेको छ र